हजुर म वाइफाई र मोबाइल डाटा प्रयोग चाहिँ गर्छु नै गर्छु है र अहिलेको समयमा डाटा मोबाइल डाटाहरू प्रयोग गर्नु एकदमै नेसेसरी इम्पोर्टेन्ट छ जस्तो चाहिँ मलाई लाग्छ है किनकि म एउटा एज बिइङ अ स्टुडेन्ट स्टुडेन्ट भएको कारणले गर्दाखेरि कतिवटा नजानेको कतिवटा कुराहरू हुन्छ है प्रोजेक्टहरूदेखि लिएर आफूलाई किताबको कतिवटा कुरा न बुझेकोहरू मैले सबै चाहिँ गुगल गरेर चाहिँ सबै एन्सरहरू मैले पाउन सक्छु है यसको साथसाथै पढाइको क्षेत्रमा मात्रै होइन तर जस्तै अब कतिवटा है युट्युब च्यानलहरू भयो त्योहरू सबै डाटाले चल्छ होइन युट्युब च्यानलहरूमा अब कतिवटा अब हामीले एन्टरटेनमेन्टको प्रोग्रामहरूदेखि लिएर होइन न्युजहरू जग्गा जग्गामा सारा संसारमा के भइरहेको छ हामीले त्यो सबै चाहिँ हामीले थ्रु हामीले युट्युब च्यानल न्युजबाटहरू हामीले हेर्न सक्छौँ है यसको साथसाथै अब आफ्नो मान्छेहरू जो जति टाडामा छ उनीहरूसँग भिडियो अहिले त भिडियो कलहरू पनि हामीले गर्नु सक्छौँ एकअर्कालाई देख्न सक्छौँ बात गर्न सक्छौँ है र दिनमा म डाटा चाहिँ प्रायः टू जिबी चाहिँ गर्छु है कोही बेला टू पोइन्ट फाइभ जिबी पनि गर्छु अनि नेटवर्क समस्याको बारे कुरा गर्नुपर्दा हजुर मैले धेरै नै नेटवर्क समस्याहरू पनि अनुभव गरेको छु है किनकि अब जुन हाम्रो क्षेत्र छ त्यो चाहिँ एकदमै खोँच बस्तीमा छ नि त जग्गा कोही बेला चाहिँ नेटवर्क सट सट हराउँछ है अलिक पहिला त झन् नेटवर्क आउनु पुरा मुस्किल पर्थ्यो तर अहिले आउनु चाहिँ आउँछ तर त्यो समस्याले चाहिँ मैले अनुभव चाहिँ गरेको छु